हेलो भाउजू के गर्नु हुँदैछ तपाईँ ए खाना पकाउनु हुँदैछ हैन अस्ति भर्खर क्या ओत्लाबारीमा अस्तिको हप्ता गएर साडी किनेकी थिइनँ मैले त्यो कस्तो रङ मनपरेर किनेको भरे ल्याएर एकैपल्ट लाएर धुँदाखेरि त सट्टै रङ गयो नि त्यत्रो दाम मात्रै फ्याँकेँ नौ सय रुपियाँ भन्दै थियो चार सय रुपियाँमा ल्याएँ मन परेर भरे ऊ रङ गएर त स्वात्तै भयो त्यो भैयाको दोकानबाट त अब नाकिन्नु है केही पनि अब अझै गयो भने त भन्छु म त्यो भैयालाई आफू चाहिँ मरी मरी यहाँ कमाएर त्यति पैसा जोगाड गरेर किनेको त्यै पनि मलाई त छोराले छोरीले कराएर हो अनि त अर्को हप्ता बजार जाने